हाम्रो राज्य पश्चिम बङ्गालका क्षेत्रीय बोलीहरू भन्दा नेपाली भाषा यस प्रकारकाले फरक छ कि जसरी क्षेत्रीय बोलीअन्तर्गत यहाँ मान्छेका आआफ्नो जातिको आआफ्नो बोली भन्ने बुझिन्छ जस्तै राई जातिको राई भाषा लिम्बु जातिको लिम्बु भाषा तामङ तामङ जातिको तामङ भाषा इत्यादि भन्ने बुझिन्छ तर नेपाली भाषा यी भाषाहरूभन्दा कसरी फरक छ भन्दा चाहिँ नेपाली भाषा एक त यी क्षेत्रीय बोलीहरू भन्दा औधी नै समृद्ध छ नेपाली भाषा हो भन्दा केही पनि अब फरक पर्दैन किनभनेदेखि नेपाली भाषामा लेखन पढन लेखन पठनहरू धेरै नै हुन्छ लेख पढाइहरू सबै नेपाली भाषामा एउटा विषय नै जस्तो पढाइन्छ नेपाली भाषामा विद्यावारिधी अर्थात पिएचडीसम्मको इक शिक्षा हासिल गर्ने पनि प्रावधान छ तर यो क्षेत्रीय बोलीहरू चाहिँ खालि बोलीमा मात्रै सिमित छन् अर्थात् लेखिँदैन यी भाषाहरू जान्ने थोरै पनि हुन्छन् एक त र यसलाई लिपिबद्ध पनि गरिँदैन लिपिमा लेखिँदैन खालि कथ्य भाषामा मात्रै सिमित छ भन्ने लागेको छ र नेपाली भाषा यसको तुलनामा धेरै समृद्ध छ लोकप्रिय पनि छ कारण मानिसरूले विभिन्न जातिका मानिसहरूले एकाअर्कामा विचारहरू आदनप्रदान गर्दाखेरि चाहिँ नेपीली भाषाको नै प्रयोग गर्छन् आआफ्नो क्षेत्रीय बोलीको प्रयोग चाहिँ गर्दैनन् अर्थात् सिमित मात्रमा मात्रै हुने गर्छ र यी नै फरक छन्